हाम्रो संस्कृति भनेको चाहिँ काँसाको भाँडा तामाको भाँडा झर्काको भाँडा दीयो कलशहरू भनेको यस्तै हो हाम्रो नृत्यहरू भनेको हामी दसैँ तिहार मनाउँछौँ देउसी भैलोमा यो सबै हामीलाई काँसाको भाँडाहरूको नै जरुरत पर्छ सबभन्दा ठुलो नेपालीको नृत्य नै हाम्रो डान्स गर्नु नृत्य संस्कृति कम्मर भयो ढल्काउनु यो सबै हाम्रो नेपालीको नृत्य हो सबै भन्दा राम्रो हाम्रो नेपाली जातिको एकदमै राम्रो कलाहरू पनि छ नृत्य भनेको हाम्रो यो यस्तो यस्तो हो